हेलो गु गुड आफ्टरनुन सर सर म चाहिँ रिपोर्टर बोल्दैछु कि मैले चाहिँ तपाईँको नम्बर पाएको थिएँ अनि तपाईँ एक्स सर्भिसम्यान हो ए मलाई चाहिँ अब दुई तिनवटा कोइसन सोध्नु छ तपाईँको अब उयो उसको बारेमा है तपाईँको त्यो वर्किङ डेजको बारेमा तपाईँ मलाई एन्सर दिनु सक्नुहुन्छ ज्यादा टाइम लाग्दैन तपाईँको त्यहाँनिर अब तपाईँले अब त्यो अब हुन्छ नि काम गर्दाखेरि चाहिँ तपाईँको अब लाइफ चाहिँ कस्तो थियो अब कसरी बिताउनु भयो तपाईँको एक्सपिरियन्सहरू सेयर गर्नु सक्नुहुन्छ हजुर

हजुर हजुर हजुर हजुर ए तपाईँ अब ए त्यो भएर चाहिँ तपाईँ अब एक्लै बस्नु चाहिँ अब जहाँ पनि गएर एक्लै बस्नु सक्नुहुन्छ तपाईँ ए हजुर तपाईँ अब वेल ट्रेन्ड भयो कि अब एक्लै पनि अब जिन्दगी बित्नु सक्ने रहेछ भन्ने चाहिँ अनुभव भयो है तपाईँलाई अब तपाईँ अनि घरदेखिको टाढो बस्दा अब फेमिलीहरूसँग टाढो बस्दाखेरि अब त्यो फेमिलीहरूसँग बोन्ड चाहिँ कस्तो भयो तपाईँको अब छुट्टीहरूमा आउँदाखेरि कस्तो एक्सपिरिएन्स चाहिँ पाउनुभयो तपाईँले हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर भनेपछि हजुर कम्युनिकेसन ग्याप चाहिँ पुरा भयो है तपाईँको अब पहिला भएकोले गर्दा हजुर अँ भनेपछि कम्युनिकेसन ग्याप अहिले चाहिँ अब फोनहरूले गर्दा चाहिँ अहिले चाहिँ राम्रो भएको छ ए हजुर त्यति सोध्नु थियो नि है हुन्छ धन्यवाद तपाईँको किमती समय दिनु भएकोमा हुन्छ